मेरो गाउँमा चाहिँ भन्नुपर्दा यातायातको त्यस्तो असुविधा पनि छैन अनि मैले मेरो गाउँमा यातायातको सुविधा अहिलेसम्म पनि त्यस्तो राम नराम्रो त पाएको छुइनँ मलाई राम्रै लाग्छ यहाँको यातायातको मतलब सुधार्नै छ भनौँ न यहाँनिर राम्रो नै छ यहाँनिर हामीले अलिकति मतलब हिँड्नुपर्दा पनि ट्याक्सीहरूको प्रबन्ध राम्रो नै छ राम्रोसँगले ट्याक्सीमा पनि कतिजना पेसेन्जर हाल्नुपर्ने कति उनीहरूलाई पनि थाहा छ ड्राइभरलाई खुदै पनि थाहा छ कि यतिजना पेसेन्जरमा यति यसरी लानुपर्छ यो गाडी भनेर एकदम सुविधासँगले नै हामी पुग्छौँ आफ्नो घर गाउँघरमा अनि यहाँ हामी हिल्स पर्यो हिल्स परेकोले गर्दाखेरि हिल्समा त्यति साह्रो यातायातको प्रब्लम पनि हुँदैन जसमा कि हामीले प्लेन्समा हेर्नुपर्दा एउटा बसमा कम से कम खाँदाखाँदी मान्छेहरू हालिरहेको हुन्छ उनीहरूलाई पनि प्रब्लम भइरहेको हुन्छ त्यहाँ बस्ने पेसेन्जरहरूलाई एकदम बेसी एकदम गरम जग्गामा हेर्नुपर्दा गरममा पनि एकदम बेसी प्रब्लम हुन्छ त्यही भनेर चाहिँ तर हाम्रो यहाँ हिल्समा चाहिँ त्यस्तो डरलाग्दो प्रब्लमहरू केही छैन यहाँनिर कुनै असुविधा पनि छैन यातायातको राम्रैसँगले हामी राम्रो ठाउँमा राम्रो आफ्नो गाउँठाउँमा राम्रोसँगले पुग्नसक्छौँ